हाम्रो चाहिँ पाहाडी इलाका हो यहाँ चाहिँ पानीको खाने पानी चलाउने पानीको लागि चाहिँ एकदमै दुःख छ यहाँ चाहिँ ट्युबवेल हेन्ड पम्प कुवा त्यस्तो हुँदैन धाराहरू चाहिँ हुन्छ जग्गा जग्गामा उम्रेको पानीको सोर्स हुन्छ त्यो पनि सबैको जग्गामा हुँदैन अनि पिएचईको पानी चलाउनु पर्छ हामीले चाहिँ र पिएचईको पानी चाहिँ हप्तामा दुई दिन आउँछ त्यो पनि पन्ध्र मिनट बेसी भनेको बिस मिनट त्यति पानी त कति आउँछ दुई सय लिटर पनि राम्रोसँग आउँदैन र अब त्यति पानीले ठुलो परिवार हुनेलाई त एकदिन पनि पुग्दैन अन्त नुहाउनु नुहाउनु लुगा धुनु खानु चलाउनु टोइलेटमा हाल्नु त्यो पुग्दैन त्यही कारण चाहिँ हामीले चाहिँ किन्नु पर्छ गाडीमा हजार लिटर लिएर आउँछ अनि त्यो गाडीको हजार लिटर चाहिँ तान्नुको लागि फेरि बिजुलीको सहायता लिनु पर्छ बिजुलीलाई चाहिँ फेरि त्यो मोटर लगाएर आफ्नो ट्याङ्कीमा हाल्नु पर्छ अनि त्यो हजार लिटरको पैसा चाहिँ चार सय रुपियाँ लाग्छ अनि पानीको चाहिँ हाम्रो पाहाडी इलाकामा हाम्रो कालिम्पोङमा दार्जिलिङमा चाहिँ एकदमै दुःख छ पानीले पानी सबै कुरोको लागि त जीवन यापन गर्नुको लागि सबै कुराको लागि पानी नै चाहिन्छ र पानीको चाहिँ एकदमै दुःख छ अनि सरकारले पनि यो पानीको लागि चाहिँ अहिलेसम्म यहाँको पाहाडी इलाकाको लागि चाहिँ हेरेको छैन त्यही कारण चाहिँ पानीको लागि चाहिँ एकदमै हामीलाई चाहिँ खाँचो छ धेरै सालदेखि नै पानी आउँछ पानी आउँछ भनेर सबैले नै पानीको के रे प्रोजेक्टहरू देखाउँछ तर अहिलेसम्म कसैले पनि यो चाहिँ गर्नु सकेको छैन त्यहीकारण हामीलाई चाहिँ एकदमै पानीको दुःख छ